हेलो अँ म चाहिँ यहाँ अब खाना पकाउने म चाहिँ यहाँ अब मेरो यहाँ सानो घर दार्जिलिङ दार्जिलिङ डिस्ट्रिकबाट वेस्ट बेङ्गलबाट बोलिरहेको छु एउटा सानो डिस्ट्रिकबाट म चाहिँ अब त खाना मेरो ट्रेडिसनल खानाको बारेमा कुरा गर्छु आज चाहिँ मेरो ट्रेडिसनल खाना म अब मेरो जात तामाङ भएको कारणले मेरो चाहिँ अब ट्रेडिसनल उयो चाहिँ सेलरोटी पऱ्यो सेलरोटी चाहिँ अब कसरी बनाउँछ भन्दा चामलको पिठो चिनी चिनी अन्त त्यही तेल पुरा उमालेर चाहिँ त्यो चाहिँ पकाउनु पर्छ त्यसमा चाहिँ त्यसमा पकाएर चाहिँ त्यो चाहिँ अब खाने चाहिँ केसँग हो भन्दा चाहिँ थुप्रैसँग खानु सकिन्छ त्यो चाहिँ अब केही चि चियासँग के अन्त अरू थुप्रै स्नाक्सहरूमा पनि त्यसलाई युज गर्छ थुप्रैले थुप्रै उसमा त्यसले युज हुन्छ अब त्यसमा त्यो उयो गर्दा चाहिँ मिल दुईजना अब तयारी उयो धार्मिक धार्मिक खाना मिल मेल गर्दा चाहिँ अब मेरो अब अर्को धार्मिक खाना भनेको चाहिँ अब उयो ख्याप्सो ख्याप्सो चाहिँ अब तपाईँको त्यो पनि त्यो पनि उयो जस्तो नै हो सेलरोटी जस्तै हो तर त्यो चाहिँ अब आँटामा आँटा जस्तोमा गर्नु तेलमा फ्राई त्यो पनि सेम हो त्यो पनि चियासँगै खाइन्छ चिया दार्जिलिङको फेमस त्यो चाहिँ खाँदा चाहिँ मिठो हुन्छ अब त्यो पकाउनु लागि चाहिँ हाम्रो चाहिँ त्यस पकाउने बेला चाहिँ हाम्रो दसैँ दसैँ दिवाली त्यस्तै लोसारहरूतिर खालि हो त्यो पकाउने चाहिँ अरू बेला चाहिँ त्यस्तोहरू पकाइँदैन घरतिर अरूबेला त नर्मल खानाहरू नै हुन्छ हाम्रो पनि ट्रेडिसनल खाना चाहिँ अब त्यो फेस्टिबल तिहार तिहार घरतिर खालि पकाउने हो नि त त्यो ट्रेडिसनल खाना त त्यो अब हामीले त्यति बेला खालि पकाउँछौँ अन्त त्यति बेला नै खानु पाइन्छ त्यो चाहिँ त्यो अब ठिकै थुप्रै मिठो हुन्छ त्यो चाहिँ खाना अन्त खानासहित थुप्रै कुराहरू पनि हुन्छ त्यसमा त्यो थुप्रै मेल भएर चाहिँ त्यो चाहिँ अब मिठो प्रकारले बनाउँछ गुलियो त्यो चाहिँ अब जति गुलियो त्यति मिठो त्यो सेलरोटी भन्ने चाहिँ डल्लो हुन्छ रोल पनि कतिले उयो पनि बनाउनु सक्छ त्यसलाई लेबल पनि त्यसको भित्र लेबल पनि गर्नुसक्छ कतिले चाहिँ अब सिङ्गल रोल भन्छ त्यसलाई चाहिँ सिङ्गल खालि एक रोल खालि गर्छ एक यस्तो घुमाएर त्यसलाई रोल गर्छ त्यति हो त्यो चाहिँ अब चियासँग खायो भने चाहिँ मिठो त्यसमा मेल चाहिँ अब मेल गर्नुको लागि त अब त्यही सेलरोटी मैले भनेकै कुरा सेलरोटी खालि हो मेल गर्ने त अरू त त्यस्तो देखिनँ मैले त्यही अब ट्रेडिसनल खानामा त त्यही हो त्यस्तै मिठो बनाउँछ सबै कुरा सेलरोटी ट्रेडिसनल खाना हाम्रो त त्यही हो अब अरूको के के हुन्छ त्यस्तै अरूको त थुप्रै हुन्छ अरू कसैको के के के हुन्छ भन्दा खिर कसैको खिर कसैको के अब के भन्नु तिमीलाई अब ट्रेडिसनल खानामा थुप्रै हुन्छ हाम्रो चाहिँ सेलरोटी परेर अब मैले चाहिँ सेलरोटी खालि जानेको छु सेलरोटी र ख्याप्सो चाहिँ दुइटा चाहिँ मिलाएर खायो भने चाहिँ मिठो हुन्छ त्यो चाहिँ त्यति चाहिँ याद छ त्यस्तै हो कुरा चाहिँ धन्यवाद